म त चिया खाऊँ भनेको दुध चिया पाइन्छ कि नुन चिया पाइन्छ कि फिका चिया पाइन्छ कि कि के चिया बेच्नुहुन्छ सस्तोमा के के चिया छ त्यही त्यही चिया अब मेन चाहिँ एउटा आफूलाई चोइज गरेर

कफीहरू चाहिँ त्यसो भए क कफी खाऊँ है अनि दाम चाहिँ कति कति पऱ्यो नुन चियाको कसरी हो फिका चियाको कसरी हो कफी कसरी कप हो बिसै रुपियाँ हो ठिकै छ तपाईँको पसलमा चाहिँ आउँदैछु नि म अनि मेथी हालेको चिया पाइन्छ ए हो अनि मरिच हालेको पाइन्छ मरिच हालेको

तेजपत्ताहरू हालेको पनि ए ठिकै छ त म त चिनी बेसी खान्न कि कम चिनीवाला पनि पाइन्छ है ल त हुन्छ बिहा पूजामा पार्टीसाटीमा यसो सबै यो चिया बेसी चाहिन्छ त्यो चि त्यत्तिको चिया पनि हुन्छ तपाईँकोमा एक डेढ सय कप चाहियो नि त